र बाइक यो टु व्हिलरहरू चलाउनु चाहिँ मलाई धेरै इच्छा लाग्छ पहिलैदेखि मेरो एउटा हबी जस्तो पनि हो अन्त फर्स्ट अब् अल हामीले बाइक कुदाउँदा ध्यान राख्नु पर्ने कुरा चाहिँ सबै भन्दा प्रथम कुरा चाहिँ के हो भने हामीले चेक गर्नु पर्छ ब्रेक चेक गर्नु पर्छ होइन ब्रेक फुट ब्रेक हुन्छ त्यसमा ह्यान्ड ब्रेक हुन्छ क्लच हुन्छ क्लच लाग्दैछ कि लागेको छैन गियर अलिकिति पहिला बेक्र चाहिँ हामीले नकुदाई पनि चेक गर्नु सकिन्छ अलिकिति ब्रेक लगाएर यसो अगाडि पछाडि ढेकल्नु सकिन्छ अन्त क्लच चेक गर्दा चाहिँ क्लच गियर चेक गर्दा चाहिँ स्टार्ट गरेर अलिकिति अगाडि कुदाएर गियर सिफ्ट भएको छ कि छैन राम्रोसँगले किनभने यो गियर ब्रेक्सहरू चाहिँ हामी लङ राइडमा जाँदा चाहिँ लङ राइडै वा सर्ट मेन बाटोमा यहाँबाट बजारसम्म नै जाँदा पनि के हुन्छ भने ब्रेकहरू चाहिँ चेक गर्नु सकिन्छ अन्त अर्को कुरा के भने हाम्रो सेफ्टी त्योहरू भयो अर्को कुरा के भने हेलमेट हामीले कम्पलसरी लगाउनै पर्छ एकजना चढेको छ भने सिङ्गल हेलमेट दुइजना चढेको छ भने डबल हेलमेट पछाडिको मान्छेलाई सेफ्टीको लागि दुइवटा हेलमेट लगाउनै पर्छ अन्त हेलमेट चाहिँ यो लिगल्ली पनि लगाउनै पर्छ यो चाहिँ कम्पलसरी नै गरेको छ अन्त आफ्नो लागि अझै सोची सोच्नु हुन्छ भने चाहिँ यसमा किट्सहरू पनि आउँछ अझै यो जुत्ताहरू भयो अलिक त मोटो मोटो सोल वा त त्यो भित्रै स्टिलहरू भएको जुत्ताहरू हुन्छ ज्याकेटहरू हुन्छ राइडिङ ज्याकेटहरू ग्लोब्सहरू हुन्छ ग्लोब्ससहरू लगाउँदा अझै मजा आउँछ क्या मलाई चाहिँ कुदाउनु इस्पेसियली खाली न्याकेड ह्यान्ड भन्दा चाहिँ ग्लोब्स लगाएर कुदाउनु चाहिँ अलिक सेफ्टी पनि हुन्छ मजा पनि आउँछ अन्त हेलमेटहरू त्यो टोपीवाला मात्रै हेलमेट चाहिँ राम्रो लाग्दैन राम्रो होइन पनि त्यो खासैमा भन्ने हो भने फुल हेलमेट लगाउनु होस् होइन यो कुराहरूले तपाईँलाई धेरै सहायता गर्छ तपाईँ अगर बाइ चान्स लडी हाल्यो न भने अन्त हेलमेट लगाउँदाखेरि बेल्ट चाहिँ कहिले पनि नबिर्सनु होला हेलमेटको त्यो सेफ्टी बेल्ट हुन्छ त्यो बेल्ट लगाउनु पर्छ अन्त टाडो टाडो जाँदाखेरि हामीले डकुमेन्टहरू बोक्नु पर्ने कुराहरू के भने फर्स्ट तपाईँको लाइसेन्स हुनु पर्छ लाइसेन्स सबै भन्दा इम्पोर्टेन्ट कुरा त्यहाँबाट सेकेन्डमा आरसी हुनु पर्छ त्यहाँबाट रोड ट्याक्स भयो त्यहाँबाट पल्युसन भयो होइन यो कुराहरू चाहिँ कम्पलसरी पुलिसहरूले पक्रिँदाखेरि तपाईँले देखाउनु पर्छ कि मेरोमा यो योहरू कागज छ अन्त अरूको कसैको तपाईँले बाइक कुदाउँदैछ भने तपाईँको अथोराइज पेपर कि त्यो त्यहीँ मान्छेको ओनरको तपाईँले अथोराइज लिएर चाहिँ मैले यो बाइक कुदाउँदैछु भनेर एउटा अथोराइज हुन्छ त्यो अथोराइज पेपरहरू पनि बनाउनु सक सक गर्नु पर्छ अन्त सिग्नलहरू ट्राफिकतिर सिग्नल रेड लाइट न ग्रिन लाइट त्यहाँबाट अर्को अरेन्ज तर बुझ्नु पर्छ रेडको अर्थ तपाईँको स्टप हो त्यहाँबाट अगाडि जानु पाउँदैन अगर ट्राफिकमा तपाईँको रेड लाइट लागि हाल्यो भने त्यहाँबाट ग्रिन लाग्दा तपाईँ जानु सक्नु हुन्छ अन्त राइट लेफ्ट कुदाउँदाखेरि इन्डिकेटर राइट तपाईँ सिधा स्ट्रेट बाटो जानु हुँदैछ अन्त राइट जानु पऱ्यो भने तपाईँको राइट इन्डिकेटर लेफ्ट जानु पऱ्यो भने लेफ्ट इन्डिकेटर अन्त यति कुराहरू हो तपाईँले ध्यान राख्नु पर्ने कुरो अरू त कुदाउँदा कुदाउँदै सिकी पनि हाल्छ यस्तो कुराहरू त जानी पनि हाल्छ